हामी खोलाको पानी खान्छ र हाम्रो गाउँ बस्तीमा खोलाको पानी टेक्निकली फिल्टर गर्ने केही उपाय छैन र हामी त्यो खोलाको पानीलाई मज्जाले आगो बालेर उमाल्ने गर्छौँ र हामी एकदम विश्वास गर्छौँ कि त्यो पानी उमाल्दाखेरि त्यो राम्रो फिल्टर हुन्छ र पानी पिउनलायक हुन्छ र हामी त्यही पानी पिउने गर्छौँ र पानी पिउँदाखेरि हामी मज्जाले तातो पानी मात्रै पिउछौँ र यदि आगोको उपलब्धि छैन भने हामी तितेपाती भन्ने एउटा पत्ता हुन्छ त्यसको उपयोग गर्छौँ त्यसले पनि धेरै मात्रामा पानी पिउनलायक बनाउँछ भनी हामी विश्वास गर्छौँ र हाम्रो गाउँ बस्तीमा सबैको घरमा नै तातो पानी मात्रै पिउने प्रयोग हुन्छ